भारत देशलाई ब्रिटिस ब्रिटिस राज्यले दुई सय वर्ष भारत देश र राज गऱ्यो ब्रिटिस ब्रिटिसर्सहरूले दुई सय वर्ष राज गऱ्यो अनि दुई सय वर्ष राज गऱ्यो त्यहाँबाट हाम्रो स्वतन्त्र स्वतन्त्र सेनाहरूले हाम्रो भारत देशलाई दुई सय वर्ष राज गरेको त्यो ब्रिटिसको हातबाट छुटाएर देशलाई आजादि दियो अनि मलाई त्यो गर्वको ऐतिहासिक क्षण भनेको चाहिँ पन्ध्र अगस्त लाग्छ पन्ध्र अगस्त किनभने पन्ध्र अगस्त भनेको स्वतन्त्र दिवस पनि हो अनि त्यै पन्ध्र अगस्त नाइनटिन् फोटिसेभेनमा चाहिँ हाम्रो भारत देश स्वतन्त्र भएको थियो अनि त्यसको त्यो स्वतन्त्र हुनुको मा हात स्वतन्त्र आन्दोलनमा भाग लिने नेताहरूका नेताहरू चाहिँ महात्मा गान्धी भगत सिँह जवहारलाल नेहरुहरू हुन्